हाम्रो धार्मिक चाड बाडसँग सम्बन्धित खाद्य वस्तुहरू चाहिँ अब खानेकुरा चाहिँ त्यही हो खाब्ज्यो सेलरोटी है तरुलहरू सिमल तरुल भयो अनि धेरै धेरै तरुलहरू पाउँछ है

हाम्रो चाहिँ अब जुन चाहिँ तरुलहरू छ नि अब जो समयमा खान्छ जस्तै भन्दा वर्षमा एकपल्ट आउँछ माघे सङ्क्रान्ति भन्ने दिनहरू चाहिँ हाम्रो नेपालीहरूको हो त्यतिबेला चाहिँ तरुलहरू है खनेर धुन निकालेर अब उसिनेर खान्छ